यो प्रविधिले विशेष बाल बालिकालाई सकरात्मक प्रदान नकरात्मक नै प्रभाव बेसी पारेको म देख्छु किन भन्दा फेरि यो किशोर अवस्था यो चाइल्डहुड यस्तो अवस्था हो जुन अवस्थामा चाहिँ बेसी उत्सुकता हुन्छ राम्रो कुरो त देखिरहेको कुरो माथि उनीहरूको ध्यान बेसी जाँदैन जस्तै किताबी ज्ञानहरूमा किताब त देखिरहेको पढ्दा पनि भइरहने कुरा हो त्यो फोनमा खोल्यौँ भने पनि अनलाइन हेऱ्यौँ भने त्यही किताब हो पुस्तककै हेऱ्यौँ भने त्यही किताब हो तर त्यहाँ कसैले नभनेको कुराहरू कसैले नदेखाएको कुराहरू चाहिँ अनलाइनमा देख्नु पाइरहेको छ त्यो माथि यो नानीहरूको उत्सुकता बढ्नु उमेर अनुसार स्वाभाविक हो यसले उनीहरूलाई छिटो आकर्षित गर्छ र उनीहरू चाहिने कुरामा भन्दाखेरि नचाहिने कुरापट्टि बेसी लागु भएको छ त्यो त भयो उनीहरूको एउटा आदत नै बनेर गएको छ यसले गर्दाखेरि उनीहरूको मानसिक नैतिक दुइवटै कुरोलाई यति साह्रो गहिरो प्रभाव पारेको छ सँग सँगै शारीरिक रूपमा पनि प्रभाव पारेको छ कसरी भन्दाखेरि उनीहरू स्कुलमा अलि अलि यताउता एक्सर्साइज अथवा केही कुरोमा अभ्यास गरेको खेलेको फुट बल क्रिकेट खेलेको बाहेक अरू घरमा आएर केही गर्न मान्दैनन् खाली उनीहरूलाई चाहिन्छ फोन चाहिन्छ फोन पनि उनीहरूले एउटा चि किताबको रूपमा चाहिने कुरोको निहुँ गरेर फेरि त उनीहरू लगत्तै अर्को दिशामा गइहाल्छ यो कारणले गर्दा फेरि शारीरिकसँगै मानसिक नैतिक रूपले डर लाग्दो नकरात्मक प्रभाव नै बेसी पारेको म देख्छु यो चाहिँ बिशेष टिनएजकोहरूलाई भनौँ न यो किशोर अवस्थाकोहरूलाई विद्यार्थीहरूलाई धेरै विद्यार्थीहरू यस्ता पनि छन् जसले चहिँ सही प्रयोग गरेका छन् उनीहरूको लागि यो हन्ड्रेड पर्सेन्ट राम्रो छ तर पनि मलाई लाग्छ पन्चानब्बे प्रतिशत विद्यार्थीहरूलाई यसले यति जोडले प्रभावमा ल्याएको छ कि उनीहरूले को त्यो आदतलाई आफै आफ छुटाउनु सकेको छैन अभिभावकले त परै जावोस् शिक्षक शिक्षिकाले त परै जावोस् उनीहरू स्वयम्ले पनि आफै आफूलाई नियन्त्रण गर्न सकिरहेको छैन